र अब मलाई है अब यो रेलको वर्णन गर्नुपर्दाखेरि चाहिँ अब सबभन्दा अब मैले यात्रा गरेको महानन्द एक्सप्रेस है महानन्द एक्पप्रेस चाहिँ अब यस्तो अब छ ट्रेन अब जो चाहिँ अब सिलगढी एनजेपीदेखि हामी दिल्लीसम्म जानुपर्दाखेरि चाहिँ यति साह्रो लेट हुन्छ जहिले तहिले लेटै मात्रै लेटै मात्रै अब एकदम हरेक जङ्सनमा हरेक स्टेसनमा रोक्दै रोक्दै जानुपर्ने है र अब न त अब सरसाफाई राम्रो छ न खानापिना तेसको त्यो भित्र राम्रो छ एकदमै असुविधाहरू झेल्नुपर्छ न त राम्रोसँगको एउटा उयो छ घरी फ्यान चल्दैन घरी टोइलेट गनाउने हो घरी फेरि दुनियाभरको बिक्री पटारा गर्नेहरू जतिको भिडभाड त्यहीँ नि त्यसमा भर एकदमै असुविधाको महसुसहरू गरिरहेको अब हुन्छ र अब महानन्द एक्सप्रेसमा चाहिँ यात्रा गर्नु भन्दा चाहिँ बरु पैदल यात्रा गरेर जानुमा चाहिँ मलाई चाहिँ ठिक लाग्छ साथी हो र त्यसले गर्दाखेरि म यो महानन्द एक्सप्रेसको चाहिँ यति साह्रो अब हरेक समय टिकट गर्यो आज टिकट छ भनेदेखि प्रत्येक स्टेसनमा दुई दुई घन्टा लेट गरेर एउटा टुङ्गोमा पुग्दाखेरि कमसे कम पनि हामीलाई बाह्र घन्टा तेह्र घन्टासम्म लेट गरे अब अब ट्रेन लेट भइदिने समस्याहरू एकदमै समस्याको घेरो नै अब यो महानन्द एक्सप्रेस लाग्छ हौ मलाई